सर्वप्रथम भारत एउटा निर्विक्ष देश हो यहाँ सबै धर्मका मानिसहरू बसोबासो गर्ने गर्छन् अनि हाम्रो भारत देशमा चाहिँ धेरै प्रकारका धर्म धार्मिक स्थलहरू छन् धेरै प्रकारका मानिसहरू आफ्नो आफ्नो धर्म मानेर यहाँ बसोबासो गर्ने गरेका छन् त्यही कुरालाई राख्दै म तपाईँहरूलाई के जानकारी दिन चाहन्छु भने म एउटा क्रिस्टियन भएको कारणले म चर्च जाने गर्छु अनि हाम्रो चर्चमा धेरै राम्रो शिक्षाहरू ज्ञापन गर्न सक्नुहुन्छ तपाईँहरूले अनि हाम्रो चर्चमा मनाइने चर्चमा मनाइने चाडको नाम चाहिँ क्रिसमस हो जुन चाहिँ जुन चाहिँ चाहिँ इयरको तपाईँको डिसेम्बर पच्चिस तारिक पर्छ अनि यो समयभित्र चाहिँ हामी क्रिस्टियनहरू मिलेर सबैजना रमाइलो गर्ने गर्छौँ अनि यस चाडका यस च यस चाड मनाइने कुरोहरू चाहिँ यस प्रकारका छन् सबै आफन्तहरू भेला भएर क्रिसमस पच्चिस डिसेम्बर आउन अगाडि नै धेरै दिन अगाडिदेखि नै हामी सबैको घर घर गएर सबैको गाउँ गाउँ गएर क्यारल क्यारलहरू खे खेल्ने गर्छौँ अनि हामी यो क्यारलहरू खेल्नुको उद्देश्य चाहिँ के हो भने हाम्रो हाम्रो धर्मको जो हुनुहुन्छ जिजस क्राइस्ट उहाँको जन्मदेखिको उहाँ संसारमा आउनु भएको कारणहरू सबै हामी यस क्यारलको माध्यमबाट हामी सबैलाई सुसमाचार सुनाउँदै हिँड्छौँ अनि यसै कारणले गर्दाखेरि हामी क्यारलहरू खेल्ने गर्छौँ अनि जब क्रसमसको दिन आउँछ त्यो दिन हामी सबै चर्चका फादरहरू सबै चर्चका सबै मेम्बरहरू अनि गाउँका सबै मानिसहरूलाई इन्भाइट गरेर गाउँका सबै मानिसहरू आएर हामी यिशु ख्रिष्टको बर्थडे स्वरूप मानेर हामी केक पनि काट्छौँ अनि धेरै रमाइलो हुन्छ हामीलाई फादरहरूले धेरै ब्लेसिङ्सहरू पनि दिनुहुन्छ त्यही कारणले गर्दाखेरि चाहिँ म तपाईँहरूलाई के सचेत गर्न चाहन्छु के सुझाव दिन चाहन्छु भन्दाखेरि चाहिँ भारतमा मनाइने यो जुन चाहिँ क्रिसमस चर्चको धर्मस्थल चर्च जुन चाहिँ भनेँ मैले म तपाईँहरूलाई यही नै सुझाव दिन चाहन्छु धन्यवाद